फुल सार्न चाहिँ एजी एजिलिया चाहिँ साह्रो पर्छ त्यसको कटिङ सार्नु त्यो चाहिँ सर्दै सर्दैन अन्त गरम महिनामा चाहिँ घाममा फुलहरू राख्दा चाहिँ पुरै ओइलिन्छ त्यही कारणले चाहिँ त्यसलाई चाहिँ हामीले सेड बनाएर राख्छौँ किनभने पानीले पनि बिग्रिन्छ फुल विन्टरमा चाहिँ फेरी हामीले त्यो सेड खोलिदिनु पर्यो अनि घामहरू भेटाउनुलाई त्यसरी चाहिँ फुल रोपन रापान गर्छौँ हामी